हाम्रो बगैँचामा फुलेको फुल चाहिँ के गर्छु भने मलाई फुलेको फुल चाहिँ घरमा वरिपरि फुलेको फुलहरू चाहिँ पुरा मनपर्छ र म कतिवटा फुलहरू चाहिँ म अब बाँडी पनि दिन्छु कसैलाई र साथीहरूलाई कतिवटा फुलहरू बेची पनि दिन्छु कतिजना मान्छेहरू आउँछ किन्नुको लागि र त्यो फुलहरू पनि म बेचिदिन्छु अनि कतिवटा फुलहरू चाहिँ म घरमा राख्छु किनभने बिजनको लागि पनि बिरुवाको लागि पनि हुन्छ अनि अब घरको सोको लागि पनि मलाई म राख्छु किनभने घरमा फुलहरू छ भने चाहिँ पुरा घर राम्रो लाग्छ मलाई अब रमाइलो लाग्छ घरहरू पनि अनि फलहरूमा चाहिँ फलहरू जति पनि हुन्छ घरमा बेसी भयो चाहिँ हामी बेचिदिन्छौँ किनभने बेसी फललाई हामी राखेर पनि केही फाइदा छैन हामी बेचिदिन्छौँ अनि आ कतिवटा हामी गाउँमा अडोसीपडोसी पनि हामी छरछिमेकीलाई पनि हामी बाँडिदिन्छौँ अनि अब बाँचेकोहरू छ धेरै छ भने अझै हामी बगान लान्छौँ बगानमा हामी नौ बजीमा हामी नास्ता खान्छौँ साथीभाइसँग हामी बाँडीचुँडी हामी सबैसँग हामी यसरी बाँडीचुँडी गरेर हामी खान्छौँ र यसरी हामी चाहिँ यो फलहरू चाहिँ हामी त्यस्तो प्रकारले हामी आ त्यस त्यस्तो प्रकारले हामी युज गर्छौँ र यो फलहरू चाहिँ हामी कतिजना मानिसलाई हामी त्यसै पनि पो दिइहाली दिन्छौँ किनभने घरमा त्यसै फालेर कुहेर जानुभन्दा भनेर लु खाऊ के अरे घरमा फलेको फल हो मिठो हुन्छ भनेर अरूलाई पनि हामी बाँडिदिन्छौँ कतिजना पाहुनाहरूकहाँ जान्छौँ त्यतिखेर पनि कसैलाई लु लैजाऊ भनेर हामी लगेर दिइहाली दिन्छौँ अनि अब हामीलाई हामी घरमा पनि खान्छौँ हामी मसिनो नानीहरूलाई पनि त्यसै बाँडिदिई हालिदिन्छौँ त्यो त्यसै कुहे कुहेर जानु बर्बाद भएर जानुभन्दा चाहिँ भनेर चाहिँ त्यसले गर्दाखेरि हामी चाहिँ कति बेचिदिन्छौँ कति खान्छौँ कति बाँडी पनि दिन्छौँ कति त पाहुनापातहरूलाई अब यताउति दिई पनि हालिदिन्छौँ र त्यसरी चाहिँ हामी यो फलहरू चाहिँ हामी त्यसरी नै हामी युज गर्छौँ